हजुर भन्नु होस् नमस्ते बहिनी

एकछिन ल म हेर्छु ल अच्छा भएको छैन बहिनी यो भोलिसम्म चाहिँ हुन्छ एकदमै बहिनीले जस्तो भनेको त्यस्तै गरेको छौँ है त हवस्

होइन अस्ति दुइवटै एकै साथ दिन्छु भनेको थिएँ होइन त

ओके हुन्छ हुन्छ एकदम हवस् हवस् हवस् हुन्छ थ्याङ्क यु